ए मलाई साइकिलहरू किनौँ भनेको थिएँ कि कुन चाहिँ कुन चाहिँ छ हो तपाईँकोमा

हजुर गियर गियर भएको चाहिन्छ कि हजुर होइन पछाडि मात्रै भएको यो नानीलाई किनिदिउँ भनेको थियो नि त कि अहिले सोह्र वर्षहरू पुग्यो हजुर हजुर

बलियै खालकै छ अन्त होइन बलियै छ होला नि त होइन हजुर अन्त बजट त्यस्तै अब बाह्र हजार तेह्र हजार

हजुर हुन्छ हुन्छ त्यही आएर भेट भए भइहाल्छ नि

हजुर हजुर ए म यता दार्जिलिङ

होइन सिफ्ट गरिदिनु भयो भने त हुन्छ आइरहने हो दोकान पर यिनीमा कलर चाहिँ कस्तो हो ब्ल्याकमा खोज्दै थिएँ कि हजुर ए ट्याक्कै रेड चाहिँ हुन्छ है हजुर हजुर दु दुईवटै सेन्ड गरिदिई राख्नुहोस् न कि म हेर्छु नि एकपल्ट प्रिफरेन्सहरू त साह्रै छैन अन्त गियर भएको वाला अब सिम्पल वाला हजुर त्यतिकै भइहाल्छ लाइटवेट चाहिँ हुनुपर्यो अलिकति बलियो

के के प्रिफरेन्सहरू त छैन साह्रै अँ हजुर हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ म भयो भने फेरि म आउँछु किन भनेपछि सिधा गरिदिँदा पनि हुन्छ आउनु भ्याइएन भने हो हुन्छ हुन्छ